हाम्रो यहाँ दार्जिलिङमा सबै देशभरि भन्दा ज्यादा शिक्षित महिलाहरू छ नभने पनि यहाँ ग्र्याजुएट चाहिँ गरेर छ तर यहाँ बेरोजगारीले गर्दा बेरोजगारीको अभावले गर्दा यहाँ महिलाहरू घरमै बस्छ अनि बाहिर देश जाने गर्छ त्यसले गर्दा यहाँ नानीहरूलाई पुरै महिला जातीहरूलाई पुरै अभाव छ नोकरीको